धार्मिक रीतिरिवाजसँग सम्बन्धित गीतहरूमा मलाई धेरै मनपर्ने जुन चाहिँ भजन एकदमै मलाई धेरै मनपर्छ त्यो भजनहरू धेरै बित्यो यात्रा जीवनको अब केही समय बाकी छ भन्ने हो